मलाई त खसीको मासु पुरा मनपर्छ खसीको मासु र भात भएपछि केही पनि चाहिँदैन अनि खिर पनि मनपर्छ मज्जाले बनाएको खिर पनि मनपर्छ यता आलुदम राम्रो राम्रो अब सब्जीहरू यस्तो गोर्खे अचारहरू यो मटर मुलाहरू आलुहरू मिलाएर नेपाली अचार बनाइन्छ हामीले अब जे उयोतिर पनि चाँडबाँडतिर बनाइन्छ हो त्यो पनि मनपर्छ राम्रो लाग्छ खानु